मलाई सिक्किम स्टेट चाहिँ घुम्नु जानु मन छ किनभने हाम्रो कालिम्पोङदेखि चाहिँ सिक्किम चाहिँ नजिकै हो अनि त्यहाँनिर पनि राम्रो राम्रो ठाउँ छ घुम्नुको लागि तारेभिर स्काइ वक अनि धेरै यस्तो टुरिस्ट स्पोट्सहरू पनि छ अनि त्यसैले घुम्नु जानु मन छ एक दिनका लागि मात्रै होइन दुई तिन दिन गएर बसेर घुम्नु साथीहरूसँग त्यस्तै मन छ